हलो यो सुयोग रेस्ट्रुरेन्ट हो र म माया राई मैले आज तपाईँहरूको रेस्ट्रुरेन्टमा बिहानै खाना अर्डर गरेको थिएँ र मैले डिलिभेरी बोयलाई भने कतिचोटि कल लगाइसके उसले कल रिसिभ गरेको छैन र मलाई एकदम ढिलाइ हुँदैछ किनभने मेरो घरमा गेस्टहरू आउनुभएको हुनाले गर्दा मैले रेस्ट्रुरेन्टमा खाना अर्डर गरेको थिएँ र अहिलेसम्म त्यो खाना मैले पाउन सकेको छुइनँ र तपाईँहरूले कुन टाइममा खाना पठाउनुहुँदैछ र डिलिभेरी बोय कस्तो छ त्यो पनि तपाईँहरूले जान्नु जरुरी छ किनभने एउटा काम भन्ने कुरो यस्तो हो कि समयमा यो खाना भन्ने कुरो समयमा पुग्न पायो र कस्टमर पायो मात्र ठिक हनेछ किनभने खाना भन्ने त एउटा समयमा खाइने कुरो हो किनभने यसलाई त समय दिएको एउटा खानको एउटा समय हुन्छ बिहान ब्रेकफास्ट बाह्र बजेको लन्च र बेलुकाको डिनर र यही समयभित्रमा मान्छेले यो यसको ग्रहण गर्नुसक्छ र आज अहिलेसम्म मैले डिलिभेरी बोयसँग मेरो बात हुनसकेको छैन र मैले खाना अहिलेसम्म पाउन सकेको छैन र तपाईँहरूले जसरी कस्टमरहरूलाई सर्भिस दिनुहुन्छ त्यही अनुसारले तपाईँहरूको पनि बिजनेस बढेर जान्छ र अहिलेसम्म मैले यसरी खाना नपाउँदा म एकदम अप्ठ्यारोमा परिरहेछु किनभने मैले कुनै पनि समयहरू कुनै पनि सरसामान जुटाउनु जुटाएको छैन कारण किनभने मैले रेस्ट्रुरेन्टमा अलरेडी अर्डर गरिसकेको छु भनेर म एकदम निर्धक्क भएर बसेको थिएँ र अहिलेसम्म मैले डिलिभेरी बोयसँग बात गर्न पनि सकेको छैन र उसले मलाई एकदम कल पनि कलब्याक पनि गरेको छैन र र यो त एकदमै तपाईँहरूको एकदमै यो त ढिलाइ हुँदैछ र तपाईँहरूले पनि डिलिभेरी बोय राख्दा तपाईँहरूले पनि उसको जाँच राम्रोसँगले गर्नुपर्नेछ किनभने उसले समयमा काम ठिक गर्छ गर्दैन ऊ विश्वास लाग्दो छ कि छैन र कस्टमरलाई समयमा कस्टमरले अर्डर गरेको कुरो पाउँछ पाउँदैन त्यो पनि तपाईँहरूले राम्रोसँगले हेरेर मात्र डिलिभेरी बोय पनि राख्नुहोस् किनभने यसरी ढिलाइ हुँदा त यो त हाम्रै एकदमै असुविधामा पर्छौँ किनभने हामीले त सबैकुरो चाँजोपाँजो मिलाएर हामीले एकदम रेस्ट्ररेन्टमा अर्डर गरेको हुन्छौँ र मैले खाना अर्डर गरिसकेको छु भनेर म निर्धक्क भएर बसेको हुन्छु मैले कुनै पनि सरसामान जुटाएको हुँदिन त्यसर्थ यस्तो प्रकारले य यसरी ढिलाइ हुँदैछ भनेर यो त एकदमै नराम्रो कुरो हो किनभने हामी खुसी छैनौँ एउटा कस्टमर खुसी भएन भने तपाईँहरूको पनि लस्ट भएर जानेछ र मेरो पनि हाम्रो पनि समय लस हुनेछ